मेरो गाउँमा ढाँड दुख्ने समस्या जाती पा जाती पार्न प्रयोग गरिने प्रचलित घरेलु उपचारहरू चाहिँ माने जस्लाई ढाँड दुख्छ उसको चाहिँ ढाँडमा तातो लुगाहरू बाँध्ने अथवा चिसो चिजहरूदेखि जोगाउने जाडो महिनामा त्यो चिसो चिजहरूदेखि जोगाउने अनि मालिस गर गर् मालिस पनि गर्ने कोकोनट ओइल अनि लोकल ओइलहरू भयो जस्तो कि अदुवाको तेलहरू पायो भने त्यसले हामीले मालिस गर्छौँ अनि खाने कुराहरू तातो तातो कुराहरू सुपहरू खान दिने अनि त्यसरी नै बाक्लो अथवा बाक्लो सुत्दाखेरि एकदमै नरम ओछ्यानमा सुताउने गरिन्छ र सुत्ने गर्न सुत्नुपर्छ अनि जहाँनेर चाहिँ कडा ओछ्यानहरू छ कडा म्याट्रेसहरू छ त्यहाँ चाहिँ हामीले हामी सुत्नु त्यसमा सुत्यो भने चाहिँ अझै ढाँड दुखेको बिमारीलाई साह्रो पार्ने गर्दछ अनि त्यो भएको कारणले गर्दा चाहिँ ढाँड दुखेको उपचारहरूमा चाहिँ धेरै भारीहरू बोक्नदेखि जोगाउनु पर्छ उपचारहरूको लागि चाहिँ मसाज गरेर सुपहरू तातो तातो सुपहरू तातो चिसो चाहिँ याद गर्नु पर्नेछ पर्छ अनि खाने कुराहरूमा ध्यान दिनु पर्छ अनि मसाज मालिस गरेर चाहिँ हामी उपचारहरू यो प्रचलित घरेलु उपचारहरू चाहिँ धेरै मात्रामा छ तर मालिस चाहिँ एकदमै इम्पोर्टेन्ट हो